हेलो हेलो हलो हजुर भन्नुहोस् हजुर ठिकै छु त हजुर हजुर फुलको बारेमा सोध्नु भएको नि हजुर फुलहरू तपाईँलाई म फुलहरू त थुप्रो किसीमको रोप्छु जस्तै यो एउटा सिन फुलहरू हुन्छ जुनले फुल्दैन होइन र अर्को भेराइटी सकुलेन्टहरू भन्ने हुन्छ त्यसको पनि थुप्रो भेराइटी हुन्छ त्यो पनि म लगाउँछु र यो सिजन सिजनमा फुल्ने फुलहरू हुन्छ जस्तै यो गडेसियाहरू भयो सिजनथसहरू भयो या बेगोनियोहरू भयो जुन अलिक चिसो जग्गामा हुन्छ त्योहरू पनि म लगाउँछु तपाईँलाई तपाईँलाई कुन चाहिँ फुलको बारेमा तपाईँलाई जान्न चाहनुहुन्छ ए हजुर हजुर हजुर गोदावरी त गोदावरी पनि हुन्छ गोदावरीहरू पनि लगाउँछु म हजुर अहिले त कालिम्पोङमा त तपाईँको गोदावरी यता दस रुपियाँ पटहरूबाट पाउनु हुन्छ हो फुलहरूको पनि यस्तो हुन्छ दामहरू अब हेरि हेरि हुन्छ गोदावरीको चाहिँ तपाईँको प्राय नै दस रुपियाँ पट नै तपाईँले पाउनु हुन्छ यो गोदावरी पनि एउटा लोकल र हाइब्रिड भन्ने हुन्छ कि त्यसले गर्दाखेरि त्यो जुन हाइब्रिड हुन्छ त्यसको चाहिँ तपाईँको दस रुपियाँ पर्छ लोकल त तपाईँले गाउँतिर पनि त्यसै पनि पाइहाल्नु हुन्छ कालिम्पोङमा अहिले हजुर हजुर हालैमा अहिले त फुलहरू त फुलको एकदमै उयो बढेर गएको छ बिजिनेस होइन फुलहरू त तपाईँले जस्तो चाहियो त्यस्तै नै पाउनु हुन्छ जस्तै मैले तपाईँलाई भनि हाले एउटा सकुलेन्टको भेराइटी हुन्छ अँ त्यो क्याकटसको भेराइटी हुन्छ त्योहरू पनि फुलमा नै जुन गनिन्छ होइन त्योहरू पनि पाउनु हुन्छ र अर्को चाहिँ यहि हो तपाईँको अहिले त तपाईँले भन्नु भएको जस्तै गोदावरी अहिले चल्दै छ हो गोदावरी चल्दैछ अन्त त्यो हाइब्रिड सयपत्रिहरू भयो त्योहरू चल्दैछ यो इम्प्रेसन भन्नेहरू हुन्छ र सबै भन्दा बेसी जस्तो डिमान्ड चाहिँ अहिले अर्किडहरु अर्किडहरूको अब प्राइस पनि त्यस्तै नै हुन्छ र डिमान्ड पनि त्यस्तै नै हुन्छ अर्किड एजिलियाहरू यो फुलहरू तपाईँले प्रशस्तै पाउनु हुन्छ बजारमा हजुर बिक्रीहरू त राम्रै हुन्छ किनभने अहिले अब सबैले नै फुलहरू सबैले नै रोप्ने गर्छ हो त्यसले गर्दा फुलहरूको हजुर बेचन त राम्रै हुन्छ बिक्रीहरू राम्रै सँगले हुन्छ हजुर टुरिस्टहरू सबै भन्दा बेसि एट्रयाक्ट गर्ने चाहिँ टुरिस्टलाई नै हो किनभने उनीहरूले यहाँनिरको होम्रो चिसोमा हुने हिल्स्मा हुने फुलहरू उनीहरूले देखेका हुँदैन त त्यसले गर्दाखेरी उनीहरू एकदमै बेसी एट्रयाक्ट हुन्छ र एकदमै बेसी किनेर लैजाउछन् जति नै प्राइसहरू उनीहरूले उयो गर्दैनन् क्या हाम्रो अब हुन त त्यस्तो बेसी हुँदैन तर पनि पुरा उनीहरूले पुरा लैजाउँछ उनीहरूलाई पुरा आकर्षित हुन्छ हाम्रो हजुर हुन्छ हुन्छ हुन्छ गोदावरी हजुर गोदावरी छ त आउनुहोस् न हुन् हुन्छ